हेलो हजुर ए हजुर तपाईँ मिना बोल्नुभएको ए हजुर चामल चाहिँ कुन चाहिँ लक्की सेभेन ए अहिले फिफ्टिन हन्ड्रेड छ यो ट्वेन्टी फाइभ केजीको हजुर हजुर हजुर अस्तिको पुरानोमा चाहिँ ट्वेन्टी फाइभ केजी थियो अब नयाँ आउने चाहिँ हजुर थर्टी थर्टीको आउँछ त्यसको हजुर त्यत्ति डिफ्रेन्ट त हुँदैन हुन्छ तपाईँ आउनुहोस् न तपाईँ त रेगुलर कस्टमर हो हो अन्त म मिलाइदिई हाल्छु नि दाल चाहिँ तपाईँलाई कुन चाहिँ चाहिएको हो ए हजुर मसुर दाल चाहिँ हन्ड्रेड रुपिस केजी छ हो अन्त मुङ दाल चाहिँ वान ट्वेन्टी छ चिनी अहिले फिफ्टी फाइभ हजुर हजुर तपाईँ आउनुहोस् न हजुर आशीर्वाद आँटा अहिले हजुर फाइभ केजीको चाहिँ टू हन्ड्रेड सिक्सटी छ हजुर अमृतभोगको हजुर सेम सेम छ त्यो चार पाँच रुपियाँको डिफ्रेन्ट छ त्यस्तो बेसी छैन

हजुर हजुर पाइहाल्छ तपाईँले सधैँ लगिरहनु भएको हो त हजुर हजुर ए तेल अहिले रिफाइन तेल तपाईँलाई वान ट्वेन्टी फाइभहरू पर्छ अँ त्यो चाहिँ मेरोमा छैन अहिले कि मेरोमा अरू छ फर्चुन छ हो गोकुल छ किङ्ग्स छ तपाईँले कुन चाहिँ लानुहुन्छ आउनुहोस् न रिजनेबल प्राइसमै पाइहाल्नु हुन्छ हजुर हजुर सबै छ हजुर अन्त अहिले सब्जीहरू पनि छ तपाईँलाई मसलाहरू पनि सबै पाउँछ जिराहरूदेखि लिएर हो आउनुहोस् न म दाम त मिलाइदिई हाल्छु म तपाईँलाई हजुर हजुर अहिले त सब्जी पनि पाइहाल्नु हुन्छ तपाईँ के के लानुहुन्छ सब्जी भिन्डी करेला इस्कुस आलु टमाटर सबै पाउनुहुन्छ हजुर हजुर लोकल हो त हजुर हजुर हजुर छ छ आउनुहोस् हुन्छ बहिनी अहिले राखेँ ल